म सानो छँदा मैले फुलबल भलिबल धेरै खेलेँ र फुटबल भलिबलमा त्यति प्रगति नभए पश्चात म आफ्नो जीविका आर्जन गर्नुको लागि गाउँमै केही गर्ने विचार गरेर मैले विशेष पोल्ट्री फार्म खोलेको थिएँ र पोल्ट्री फार्म केही वर्ष चलाए बापत पोल्ट्री फार्म सक्सेस हुनु सकेन सफल हुनु सकेन र त्यसपछि भने म व्यापारमा केही गर्छु भन्ने सोच लिएर व्यापारपट्टि म लागिपरेँ जहाँ कि यहाँ गाउँमा अदुवा पाइन्थ्यो त्यसबखत कुच्चो अनि गुवा यो तिनवटाको बिजिनेस व्यापारलाई अघि बढाउँदै

त्यसको अनुभव लिँदै अघि बढ्दै जाँदा मलाई त्यो व्यापारमा पनि त्यति खास मैले मुनाफा कमाउन सकिनँ किनभने जुन प्रकारले म बिजिनेस गर्थेँ व्यापार गर्थेँ मलाई धेरै नाफा लिनु अनुचित लाग्थ्यो र चल्दो मिल्दो प्रकारले गर्दाखेरि कोही बेला लस्ट हुने र त्यस त्यसमा पनि मलाई त्यत्ति परिवार चलाउनुको लागि त्यति नपुग्दाखेरि व्यापारले मलाई त्यति परिवार चलाउनु धौधौ हुँदा अनि मैले खेतीपट्टि केही सोच लिएँ र खेतीमा अब के गर्ने हामीले धान मकै कोदो पहिलादेखि गर्दै आएको र धान मकै कोदो मा जुन प्रकारले हुनुपर्ने उपज त्यो नहुँदाखेरि र भएको जुन उपज पनि फसल उठाउने बेलामा हात्तीले बिगार गरिदिने खाइदिने भएकोले गर्दा पछि मैले त्यसको अल्टरनेटिभ के गरूँ भन्ने सोच ल्याउँदा मैले निम्बुको खेतीलाई चुनेँ र निम्बु मैले सिलगुडीबाट सिलगुडीमा जुन हैदराबादबाट आउँछ निम्बु र त्यो हैदराबादबाट बाट आएको निम्बु दुई बोरा ल्याएर मैले त्यसलाई दाना निकालेर त्यो बिरुवा मैले जमिनमा छरेँ र त्यो मजाले हुर्किएको थियो र त्यसैलाई मैले मेरो जुन बारी छ यो बारीमा लगाएर

अहिले चाहिँ निम्बुबाटै केही आम्दानी हुँदैछ र यो निम्बु चाहिँ मलाई गोरूबथान जतिबेला म मिटिङमा गएको थिएँ अनि त्यो गोरूबथानमा निम्बु बगान देख्दाखेरि मलाई निम्बुको एकदमै लाउने सौख भयो तर बिजन कहाँबाट लिने भन्ने मलाई अनुभव थिएन र अन्तिममा गएर मैले सिलगुडीबाटै त्यसरी दुई बोरा निम्बु ल्याएर मैले दाना निकालेर राखेर अहिले आएर चाहिँ निम्बुले केही मात्रामा आयस्रोत भने मेरो निम्बुकै छ र केही मात्रामा गुवा पनि छ र विशेष मैले निम्बुलाई नै प्राथमिकता दिँदैछु र निम्बु चाहिँ खेती गर्नु जुन प्रकारले हेर्दा राम्रो देख्छ फलेको लटरम्मै देख्दा एकदमै राम्रो देख्छ मजाको देख्छ तर त्यसलाई स्याहार गर्नु चाहिँ धेरै नै गाह्रो पर्छ किनकि त्यसमा किसिम किसिमको किराहरू लाग्छ र त्यो किरालाई कसरी अब त्यो किराबाट जोगाउने भन्ने त्यो जुन अब कुरा छ र कहिले निम्बुको बोटको बोक्रा वरिपरि खाएर त्यसको बोट नै खाइदिने मूल बोटै खाइदिने र कोही बेला पत्ता खाइदिने यस्तो किसिम किसिमको किरा लाग्छ र त्यो किरालाई जोगाउनुको लागि चाहिँ म विशेष घरेलु औषधि घरमै म किटनाशक बनाउँछु अर्ग्यानिक किटनाशक जहाँ कि त्यो किटनाशकमा तितेपाती भाटीको पत्ता पिरे उनिउँ यस्तो खाल्को सुर्ती र यो सब मिक्स गरेर लगाएर म किटनाशक बनाउँछु र त्यसैलाई लगाएर म किराहरूलाई मार्ने काम गर्छु र यसरी नै यो मेरो यो भनौँ अहिले आएर परिवार चल्ने काम चाहिँ त्यहीँबाट भइराखेको छ